हामीले अब कसरतहरू गरिरहने त अब प्रयोजन छैन दरकार छैन किनकि अब हामी त अब खेतीपाती गर्ने घाँस दाउरा गरेर अब गर्ने मान्छे हामीलाई त अब त्यसो कसरतहरू गर्नुपर्दैन त्यही भएर हामीलाई त भइहाल्छ घरको काम बारीको काम घाँस लिएर आउँदा दाउरा ल्याउँदा त्यहीँबाट कसरत अब त्यही हो कसरत नै हाम्रो लागि त अरू त अब त्यो दौडले चाहिँ मानिसको जीवनलाई के गर्छ भने अब त्यसले चाहिँ अब तन्दुरुस्त बनाउँछ र शरीरलाई अलिक तन्दुरुस्ती र फुर्ति ल्याउँछ